हाम्रो छेत हाम्रो क्षेत्रमा भएको प्राकृतिक स्रोतहरू हाम्रो यहाँनिर बाग्राकोटमा चाहिँ चिया चियाबगान छ चियाको सोर्स छ कोइलाखानी छ माथि कोइला कम्पनीमा पहिला मान्छेहरूले त्यहाँबाट कोइला निकाल्थे तर अहिले चाहिँ त्यहाँनिरबाट मान्छेहरूले खन्दैन र निकाल्नसकेको छैन चियाकमान छ जङ्ग जङ्गलहरू छ पाहाडहरू छ अनि फेरि मान्छेहरूले बगानबाट धेरै चियापत्ती चियापत्ती हाम्रो चिया चियापत्ती चाहिँ ठुलो उयो छ कमान छ